भरखरै जन्मिएका बच्चाहरू सारै नै सारै नै कमजोर पनि हुन्छ अनि नाजुक पनि हुन्छ उनिहरू जन्मिँदा उनीहरूले आँखा न आँखा देखदैन राम्रो अनि दातहरू हुँदैन राम्रो भित्रको अरग्यानहरू फर्म भएको हुँदैन अनि उनीहरू उनिहरूलाई होसहवस र आफु आफुले जति सक्दो केयरफुल्ली केयर गरेको चाहिँ राम्रो हेरचाह गरेको राम्रो अनि अलिक पछि पछि जन्मिए जन्मिएका नानीहरू छ छ महिना छ सात महिनासम्म चाहिँ आमाको दुध खाएर खा खुवा खुवाइन्छ अरू केही खुवाइँदैन किन उनीहरूको भित्रको पाचन शक्ति डेभल्प भएको हुँदैन अनि हाम्रो नेपाली नेपाली जातिमा चाहिँ एउटा चलन छ छ महिनापिच्छे चाहिँ भात खुवाइ हुन्छ तर त्यो भात खुवाइ पनि अब त्यो हामीले नर्मल दैनिक जीवनमा खाने जस्तो भात हुँदैन कडा भात हुँदैन माछा मासु हुँदैन जस्ट त्यो त्यो छ महिनामा भात खुवाइ गर्दा चाहिँ कि त खिचडी हुन्छ कि त सबै सब्जीहरू मिक्स गरेर भातबरू मिक्स गरेर अलिक लिक्विड फर्ममा बनाउँछ गिलो गिलो बनाउँछ त्यो खानु सक्ने तर बिस्तारी बिस्तारी एक वर्षहरू पुग्दै जान्छ त्यहाँबाट नानीहरूले नानीको पाचन शक्ति डेभलप हुन्छ हिँड्नु सक्छ नँया दात पलाउँछ अनि बिस्तारी उनिहरूले चाम्रो भात माछा मासु साग सब्जी खान थाल्नु सक्छ